दाजु तपाईँलाई धेरै धन्यवाद छ है म सुरक्षित आइपुगेँ आफ्नो घरमा तपाईँले धेरै राम्रो ड्राइभ गर्नुहुँदो रहेछ गाडी भाडा पनि कम्ति लिनुहुँदो रहेछ अब नेक्स्ट टाइम पनि म कहीँ जानु छ भने म तपाईँलाई कल गरेर बोलाउँछु हुन्छ दाजु